हजुर भन्नुहोस् हजुर हजुर हजुर हामी बनाउँछौँ त यहाँ फर्निचर वर्ल्डबाट बोल्दैछु देवीडाँडाबाट हजुर हजुर हजुर हजुर

कस्तो डबल डुवर वाला दुईवटा उयो वाला है त्यो दैलो वाला

होइन उयो काठको होइन काठको हजुर हजुर अलिक अलिक राम्रै काठको होला नि त कुकाठहरू होइन होला

हजुर हजुर हाम्रोमा चाहिँ स्टार्टिङ छ तपाईँको आठ हजारदेखि छ हो अन्त आठ हजारको चाहिँ कुकाठको हुन्छ प्लाइ हुन्छ वरिपरि अगाडि गे अगाडि चाहिँ कुकाठ हुन्छ त्यस्तो राम्रो हुँदैन अन्त अब राम्रो वाला हेर्नु खोज्नुभयो भने चाहिँ राम्रोहरू पनि छ अझै बजट अब अलिक माथि माथि गर्दा चाहिँ तपाईँको ट्वेन्टी फाइभ थाउजन्डमा चाहिँ मजाको तपाईँको यो सालको हुन्छ त्यो चाहिँ अब कस्टम गर्नुपर्यो अब काठ ल्याएर हजुर कस्टमाइज गरेर तपाईँको हिसाबले तपाईँको हिसाबले डिजाइन बनाएर पल्ला पनि दुईवटा तिनवटा तिनवटा पल्ला त्यस्तो फरक त पर्दैन अलिकति हार्डली तपाईँको एउटा पल्ला एक्स्ट्रा थप्दाखेरि सात हजार जस्तो चाहिँ एक्स्ट्रा लाग्छ होला अन्त त्यस्तो साह्रो त लाग्दैन तिन पल्ला पनि गर्दा हुन्छ दुई पल्ला है हजुर सेफ भएको अँ त्यो हजुर तिजोरी टाइपको होइन हजुर हजुर ए हुन्छ हुन्छ हजुर हाम्रोमा उयो रेडिमेड पनि छ कि तपाईँले हेरेको भए पनि हुन्थ्यो बरू आएर कस्तो त्यो दुई पल्लामा पनि छ कलर चाहिँ एउटा मरुन कलरमा छ एउटा चाहिँ अलिक लाइट ब्राउन टाइपको कलरमा छ हो अन्त तपाईँलाई कस्तो कलरमा चाहिएको होला हजुर हजुर

यो चाहिँ देवीडाँडाको पेट्रोल पम्प आइपुग्नुभन्दा अगाडि राइटपट्टि छ कि हजुर त्यहाँ बाहिरतिर फर्निचर पनि राखेको हुन्छ त्यहाँ आउँदाखेरि तपाईँले देखिहाल्नु हुन्छ हजुर हजुर हजुर त्यही दोकान हो हजुर हजुर त्यही हो कि तपाईँले त्यहाँबाट तपाईँको बजट चाहिँ कति होला दिनुसक्यो है हुन्छ होइन राम्रो राम्रै बनिन्छ नि यस्तो पनि गर्दा हुन्छ नि अब पछाडि त त्यस्तो राम्रो काठ पनि चाहिँदैन कि पछाडि चाहिँ प्लाइ लगाएर अलिक मोटो वाला अलिक मोटो वाला मजाको प्लाइ लगाएर चाहिँ अन्त अगाडिको साइडमा चाहिँ काठ लगाउँदा पनि हुन्छ त्यसमा चाहिँ अलिकति खर्च पनि बाँच्छ राम्रो पनि देखिन्छ हो त्यो गर्दा पनि हुन्छ होइन त्यो चाहिँ वालसँग चाहिँ अब पुरै टँसाएर चाहिँ राख्नुभएन अन्त अलिकति यसमा चिसोहरू चाहिँ लाग्नुभएन त्यस्तो भयो भने त त्यही केही प्रब्लम त हुँदैन

हजुर अँ हुन्छ रेडिमेड आएर हेर्नुहोस् कि अँ एकखेप हेर्नुहोस् अन्त अब तपाईँलाई त्यस्तै केही चेन्ज गर्नु मन लाग्यो भने गर्दा हुन्छ कि त होइन म नयाँ नै बनाउँछु भन्नुभयो भने नयाँ पनि बनाउन सकिन्छ नि ल आएर एकखेप चाहिँ हेरेर चेक गर्नुहोस् न हुन्छ हुन्छ हुन्छ हजुर हजुर हुन्छ नि हुन्छ हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ भइहाल्छ नि तपाईँ कहिले आउनुहुन्छ मलाई भनिदिनु होस् हो तपाईँ भन्नुहोस् न डिजाइनहरू

हुन्छ हुन्छ बेलुका साढे आठहरूसम्म खुला हुन्छ साढे आठ नौसम्म बिहान चाहिँ साढे दसतिर खुल्छ बिहान चाहिँ अलिक ढिलो खुल्छ हजुर इभिनिङमै हजुर इभिनिङमै बेटर हुन्छ नि अलि खाली पनि हुन्छ हजुर हजुर हजुर हजुर त्यही कारणले नि